शिक्षा आर्जन मानव सभ्यताको निमित्त एकदमै महत्त्वपूर्ण विषय हो शिक्षा एकदमै महत्त्वपूर्ण विषय हो है र शिक्षा विषय अहिले घडी जुन अहिले वर्तमान शिक्षा प्रणाली छ नि विशेष गरी शहरीय शिक्षा प्रणाली त म जान्दिनँ रुरल एरियाको शिक्षा अथवा बजार एरियाका बजार क्षेत्रका शि शिक्षाहरू एकदमै केही हदसम्म असल छ तर वर्तमान जुन ग्रामीण स्तरको जुन ग्रामीण क्षेत्रका शिक्षा प्रणाली चाहिँ एकदमै भनौँ तल तल्लो दर्जाको शिक्षा अहिले घडी ग्रामीण क्षेत्रहरूमा भइरहेको छ हगि कारण उक्त ग्रामीण क्षेत्रमा सुदूर एर इलाकामा सरकारको जुन एउटा दृष्टिकोण पनि पुग्दैन सरकारद्वारा कार्यान्वयानित योजनाहरू सुविधाहरूको पनि उक्त ग्रामीण क्षेत्रमा पुग्न सक्दैन त्यस कारणले गर्दाखेरि अहिले पनि ग्रामीण क्षेत्रका विद्यालयहरू पछौटे हुन गइरहेको कारण पनि त्यही नै हो हगि यसै यस यसो हुनाले सरकार सरकारले ग्रामीण शिक्षा प्रणालीलाई सशक्त एकदमै स्तरीय बनाउनु बनाउन हेतु सरकारले थुप्रै प्रकारको कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ हगि सरकारले ग्राउन्ड जिरोबाट नै शिक्षा नीतिलाई सुदृढ बनाउनु पर्छ भन्ने मलाई लाग्छ